हजुर तपाईँले उयो हजुर उयो म तपाईँको उयो अटो ड्राइभर बोलेको कि हजुर हजुर तपाईँले त्यो दुर्ग ग शान्तिनिकेतन घुम्छु भन्नुभएको रहेछ नि घुम्नु घुमाइदिनु भन्नुभएको रहेछ नि रिजर्भको लागि म ड्राइभर बोलेको अनि तपाईँ घुम्न चाहनुहुन्छ यता हाम्रो एरिया ए हजुर

हजुर हजुर यहाँनिर त तपाईँको घुम्ने ठाउँहरू छ डेलो छ दुर्पिन छ हो अन्त तल मङ्गलधामहरू छ रेलीहरू छ अनि घुम्ने ठाउँहरू छ म तपाईँलाई घुमाइदिन सक्छु तपाईँ भोलि भोलिकै लागि होला होइन घुम्नको लागि के ए हजुर एक दिन मानिलिनु होस् न एक दिन होल डे हजुर होल डे चाहिँ लाग्छ तपाईँलाई त्यहाँदेखि म तपाईँलाई सबै पोइन्टहरू घुमाइदिन्छु हो यहाँनिरको जति पनि छ हाम्रो डेलो छ हो तपाईँलाई म सबै जग्गा घुमाइदिन्छु नि भाडा तपाईँको टु थाउजन्ड रुपिस लाग्छ होल डेको तपाईँलाई टु थाउजन्ड डिस्काउन्ट त हुँदैन त्यही हो रेट जे रेट छ तपाईँलाई जेन्युन रेटै बताइदिएको हो र तपाईँलाई सबै अब सबै पोइन्ट घुमाइदिन्छ टाइम जति नै लागे पनि त्यसमा कोही बात छैन है मजाले नै घुम्न सक्नुहुन्छ अनि त्यही हो तपाईँलाई म मजाले सबै जग्गा देखाइदिन्छु घुमाइदिन्छु भोलि तपाईँ नौ बजी चाहिँ स्ट्यान्डमा आइपुग्नु होस् न स्ट्यान्डमा ट्याक्सी स्ट्यान्डमा आउनुहोस् हो त्यहाँदेखि हामी नौ बजी हामी सबैजना भेटघाट गरेर त्यहाँबाट नौ बजी हिँड्यो भने हामी ठिकै हुन्छ सबै जग्गा घुम्नु पाउँछ पनि त्यसो गरौँ ए हजुर हजुर गाडी हजुर एकदम राम्रो गाडी छ इनोभा गाडी छ हो अन्त

ए हजुर हजुर टु थाउजन्ड फिक्सड हो हुन्छ हुन्छ ओके हुन्छ हुन्छ ओके हुन्छ थ्याङ्क्यु